हजुर हाम्रो यो कालिम्पोङ एरियामा चाहिँ है बङ्गाली छ मद्रासी छ नेपाली छ है फोरेनर्स पनि छ आसामिस पनि छ चाइनिस मतलब चाइनिस पनि छ है तर उनीहरूले जस्तै तरिकाले बसोबासो गरे पनि है हामी एकजुट भएर अब ए एउटै उयोमा टाउनमा बस्नु बस्नुको कारणले होला फेरि उनीहरू पनि राम्रो नेपाली प्रष्टसँग बोल्छ प्राय जस्तो यसमा हामी खुसी छौँ